हेलो भाइ सुन न हामी भोलि डेलो घुम्न जाने भन्दैछौँ हो हामीहरू चार जना परिवार छौँ म मेरो हसबेन्ड दुईजना नानीहरू हो अन्त अन्त डेलोको भाडा चाहिँ कति छ तिम्रो ठुलो अब चारजना अट्ने क्याबको भाडा कति छ त्यही सोध्नलाई नि तिमीलाई फोन गरेको के अन्त के भने डेलो भएन भने हामी यता डेलो सकेर हामी दुर्बिन पनि घुम्न जाने भनेको हो भाडा कति छ बेसी भयो नि त्यति त है अलिक कम्ती गरिदिनु नि हामी डेलो अनि दुर्बिन जानुपर्छ चारजना छौँ हो अन्त सानो ट्यक्सीको त्यति भाडा भन्नु हुँदैछ है झन ठुलोको त बेसी नै लाग्छ होला त्यही भएर नि सानै सानै लाने हामी चारजना त छौंँ हो चारजनाको लागि भाडा ठिक्कैको भन्नुहोस् है ल अनि म तपाईँले भाडा भन्नुभयो भने चाहिँ म बिहान फेरि कन्फर्म गर्छु तपाईँलाई फोन गर्छु हो अन्त जाने नि ल डेलो अन्त दुर्बिन भएर सिधै घर आउने ठिक्कैको भाडा भन्नुहोस् है चारजना त हो हामीहरू